अहिले चाहिँ धेरै परिवर्तन भएको छ गाउँ गाउँमा रोडहरू आएको छ लाइटहरू आएको पहिला चाहिँ अब पहिलाको जेनेरसनमा चाहिँ त्यस्तोहरू थिएन धेरै अब लाइटहरू पनि थिएन बिजुलीहरू थिएन दुःख थियो अब त्यति बेला त धिब्री बत्तीहरू बाल्नु पर्थ्यो त्यति हो त्यति बेलाको समयमा दुःख थियो केही पनि परिवर्तन भएको थिएन अहिले चाहिँ धेरै परिवर्तन भएको छ गाउँ गाउँमा अब सुबिस्ता पुगेको छ धेरै रोड पिस रोडहरू भएको छ लाइटको फेसिलिटी भयो धेरै स्किमहरूको पनि फेसिलिटीहरू दिन दिने गर्छ अनि अहिले त झन गाउँ गाउँमै सब्जीहरू आउने गर्छ सब्जीको गाडीहरू आउने गर्छ धेरै विकास भइरहेको छ धेरै परिवर्तन आएको छ